हाम्रो घर छेउमै साई मन्दिर छ र हामी साई मन्दिरमा सबै भजन मण्डली भेला भएर हामी त्यहाँ भजन गर्छौँ र त्यहाँ भजन गर्दाखेरि अलग अलग किसिमको सामग्रीहरू भेला गरेर हामी भजन गर्छौँ जस्तै सामग्रीहरूको मादल ढोलक तबलाहरू यस्तै किसिमको सामग्रीहरू तयार गरेर हामी भजन गर्छौँ गाउँमा र यो भजन गर्दाखेरि चाहिँ हामीलाई धेरै राम्रो लाग्छ र हामी भजन गर्छौँ हामीलाई यस्तो भजनहरू गर्नु चाहिँ धेरै मनलाग्छ र हाम्रो गाउँमा चाहिँ सबैजना मिल्ने छ र हामी सबैजना मिलेर यसरी भजन गर्छौँ भजन गर्छौँ